दार्जिलिङमा कति एउटा जग्गामा रक क्लाइमिङहरू गर्ने जग्गा चाहिँ छ भनेर चाहिँ मैले सुनेको छु तर म आफै चाहिँ गएर त्यो अनुभव चाहिँ गरेको छुइनँ त्याँ टुरिस्टहरू गएर पे गरेर गर्ने गर्छ तर म चाहिँ त्यो आफू चाहिँ गएर त्यो अनुभव चाहिँ मलाई छैन